हेलो हजुर म कर्णेल लेप्चै हो त भन्नुहोस् न ए हजुर सिस्टर भन्नुहोस् न ए हजुर थाहा छ नि मलाई ए हजुर एकदम म त त्यतिबेला बिस्वस्थ भएर म आएको थिएँ है हजुर हजुर अन्त के रिर्पोट चाहिँ के आएछ सिस्टर मेरो हजुर हजुर हजुर हजुर अहिले अलिकति सेक बिसेक भइरहेको छ है अहिले अलिकति सेक बिसेक प्रेसर चाहिँ अलिकति अहिले ठिकै छ भन्नुपऱ्यो अहिले हालैमा चाहिँ अनि खानेकुरा त बारिरहेकै छु दबाई पनि लिइरहेकै छु होइन एक्सर्साइज त अलिअलि गरिरहेकै छु है हुने कुरा पनि खाइरहेको छु तर बार्ने कुरा चाहिँ बारिरहेको छु ए होइन अब के गर्नु अब यो उमेरमा अलिलि त कोही कोही बेला एक प्याक खानै पऱ्यो हजुर हजुर हजुर हजुर हुन्छ हजुर हजुर मलाई छ महिनाको दियो तर मैले लिन चाहिँ चार महिनाको मात्रै लिएको थिएँ कि फेरि दुई महिनाको बादमा लिन्छु नि है ए हुन्छ सिस्टर हुन्छ ए हुन्छ हुन्छ ए डाक्टर साहेबलाई त भेट्न सकिन्छ होला नि है हुन्छ हुन्छ हुन्छ